म चाहिँ एक समय पुलिस विभागको ट्राफिकमा काम गर्थेँ र काम गर्दा चाहिँ म भन्दा मुनिको जुनियर केटाहरू आयो र मैले भनेको मानेन मलाई धेरै काम गर्न असुविधा भयो र काम गर्दै जाँदाखेरि कति सम्झाइ बुझाइ गरेँ साथीहरूलाई र पनि धेरै असुविधा भयो उनीहरले मा कोही बेला मातेर आउँछ कोही बेला के भएर आउँछ यसले गर्दाखेरि मलाई काम गर्नु धेरै असुविधा भएको कारणले गर्दाखेरि चाहिँ मैले बिस्तारै बिस्तारै उहाँलाई फकाइ फुस्लाइ गराइ काममा लगाउने चेष्टा गरेँ र पनि उसले मानेन त्यस कारणले गर्दाखेरि मैले माथिसम्म म भन्दा सिनयरलाई बताउनु पऱ्यो यो यस्तो यस्तो भयो भनेर र उसलाई समाधान गर्ने त्यो माथिबाट गरिदिन्छु भन्यो र पनि गर्नु सकेन र आउने दिनहरूमा चाहिँ मैले ट्राफिकको समस्या समाधान गरेर काम गर्नु पर्ने भयो र त्यसले गर्दाखेरि मलाई धेरै असुविधा भएको थियो र त्यसो गर्दा गर्दा नै मलाई पछाडि पछाडि अर्को साथी दिएर चाहिँ मलाई अहिलेसम्म धेरै काम गर्नु सुविधा हुँदैछ